म प्रतिमा तामाङ म प्रतिमा तामाङ मेरो हस्बेन्ड हुनुहुन्छ कृष्णबहादुर तामाङ उहाँ भर्खरै यो आर्मीबाट रिटायर आउनुभएको अन्त रिटायर हुनुभएको म चाहिँ हाउसवाइफ नै हो अनि मेरो एउटा छोरा एउटा छोरी छ छोरी पनि सर्बिसमै हुुनुहुन्छ छोरा पनि सर्बिसमै हुनुहुन्छ छोराले चाहिँ अब बिहे गरेको छ नाति छ नाति अहिले भर्खरै चार वर्ष पुगेको छ यहाँ स्कुल केजी स्कुलमा पढ्नुहुन्छ मेरो नानी अन्त छोरा हो जाम्याङ अन्त हामी सुखी छौँ ठिकै छ पेन्सनले पनि पुगिहाल्छ अन्त अब अलिकति घर किरायहरू पनि उठ्छ पेन्सन आएकै पैसाले सानोतिनो घर लिएको छु अन्त अलिकिति चारवटा कोठाजस्तो किरायमा पनि दिएको छु हो त्यसले गर्दा अब घर परिवार त त्यत्तिमै धानिन्छ तर अब छोरा छोरा छोरीलाई अब डिपेन्डेन्ट चाहिँ म मात्रै हो घरमा छोरा बुहारी छोरी सबैजना काम गर्छ डिपेन्डेन्ट चाहिँ म मात्रै हो अन्त मेरो घर चाहिँ माथि चौरस्ता मुनि छ म त्यहाँनिर नै बसिरहेको छु भयो